मैले मालबजार गएर एउटा कुर्ती किनेँ त्यो कुर्ती मलाई पुरा मनपऱ्यो मैले लगाएर धोएँ धुँदा कलर गएन पुरा मलाई मलाई राम्रो लाग्यो नफाट्ने रहेछ